नेपाली भाषालाई लाइक धेरै अरू भाषाबाट पनि प्रभावित पारेको छ जसेरी जस्तै लाइक संस्कृतबाट अलिअलि हिन्दीबाट इङ्ग्लिसबाट पनि अनि बङ्गाली अरू धेरै भाषाहरूबाट अलिअलि सबै शब्दहरू मिलाएर हाम्रो नेपाली भाषा बनिएको छ अनि यो भाषालाई समय अनुसारले नै धेरै तरिकाले डेभलप गर्दै लगिएको छ